यहाँबाट दार्जिलिङ जाने बाटो राम्रै छ त्यस छिमेकी गाउँबाट दार्जिलिङ जाने जहाँ चाहिँ सरोज तग्दादेखि सोराङ उसबाट जान्छ यहाँबाट गाउँको पनि जान्छ कति काम पर्दाखेरि बाटो राम्रै छ गाडीको बाटो यता दार्जिलिङपट्टितिर खोई नराम्रो खबर सुनेको छैन सुविधै छ पेसेन्जर जान्छ

बाटो राम्रै छ दार्जिलिङ जाने बाटो राम्रै छ कालेबुङ जाने अलिअलि बाटो खराब भएकोले गर्दाखेरि अस्तिको दिनको पानीले गर्दाखेरि अलिक खत्रै छ अलिक बिचमा चाहिँ टिस्टा वारिपारि चाहिँ अलिकति असुविधाले छ अहिले गाडीमा त राम्रै छ

अँ पेसोक कमान भएर जानपर्छ दार्जिलिङ जाँदाखेरि यहाँबाट पश्चिमपट्टि यताको त राम्रै छ प्राय बाटो बस्तीपाखा हरि कमान पेसोक कमानबाट तग्दा पनि जान्छ तग्दा जाने बाटो राम्रो छ उही नराम्रो खबर सुनेको छैन त्यति त बिगार भएन होला अस्तिको पानिले भए पनि हाम्रो हिल यता बस्ती कमानपट्टि चाहिँ सबै राम्रै छ प्राय प्राय त

हजुर मसिनोमा चाहिँ गाडी मसिनो भन्दाखेरि यसो यसो कमानेहरू यसो के भन्छ सवारी जिपहरू यसो ठुलो गाडी कुद्छ बसहरू पनि हिँड्छ हिँड्न त बसहरू पनि जान्छ टुरिस्टहरूको कति बस बिमारी बोक्ने गाडीहरू के बसहरू हो त्यस्तो बसहरू के भन्छ एम्बुलेन्सहरू हिँड्छ रिजार्भमा पाउँछ लिन्छ रिजार्भ पनि जान्छ यहाँबाट गोटे पनि जान्छ रिजार्भ पनि जान्छ यहाँबाट सधैँ हजुर सधैँ जाने गाडी त पेसेन्जर लिएर जान्छ त्यो गोटेमा चाहिँ अब गोटेहरू छ टुरिस्टहरू जान्छ नि कति त ओहोर दोहोर गर्छ नि मङमायादेखि यता दार्जिलिङ कालिम्पोङ यता खरसाङ भयो यता जान्छ कमान बस्ती हुँदै हुँदै जान्छ टुरिस्टहरू